मैले अघिबाट नै भनेको कुरा हो है यो टिकट सिक्का ढुङ्गाहरूको बारेमा चाहिँ म यो अहिले मलाई चाहिँ यसको बारेमा भएकै कुरा मलाई चाहिँ त्यस्तो केही आइडियाहरू छैन अनि त्यही कारणले गर्दाखेरि सायद यसको बारेमा बोलिरहँदाखेरि पनि मलाई त्यस्तो आइडियाहरू केही हुन्छ जस्तो चाहिँ मलाई लागेन किनकि यो चाहिँ सायद मेरो विचारमा चाहिँ जुन पहिलाको मान्छेहरू हुनुहुन्थ्यो है पहिलाको हाम्रो बाजे बोजूहरू पहिलाको उहाँहरूलाई चाहिँ सायद अब यसको बारेमा बेसी आइडिया होला या बेसा जानकारी हुनसक्छ तर मलाई चाहिँ यसको बारेमा त्यस्तो आइडिया या जानकारी चाहिँ मलाई चाहिँ भएन यसको बारेमा चाहिँ किनकि मैले चाहिँ यो कुराहरू यो सिक्काहरूको बारेमा सुनेको भरमा खालि सुनेको त यो सिक्काहरूको चाहिँ है बेसी मात्रामा मूल्य हुन्छ यसको भ्याल्यू बेसी हुन्छ भनेर सुनेको छु तर वास्तवमा यो कसरी किन मूल्यवान छ भन्ने कुराहरू चाहिँ मलाई त्यस्तो आइडिया भएन